मलाई चाहिँ सेयर बजारको विषयमा थाहा छैन है म चाहिँ स्टुडेन्ट हो र हाम्रोमा खासै सेयर बजारहरू पनि छैन त्यही भएर मलाई सेयर बजारको विषयमा चाहिँ त्यस्तो खासै केही पनि थाहा छैन